नेपाली भाषामा मानिसहरूले आफ्नो संस्कृति परम्पराको उत्सव मनाउनका लागि उनीहरूले भानुभक्त आचार्यलाई धेरै मान्दछ लक्ष्मीप्रसाद देवटकालाई देवकोटालाई हामीले आँसुकवि मान्दछौँ र हामीले सम्मान गर्न आफ्नो भाषा कसरी प्रयोग गर्छौँ भन्दाखेरि हामीले विभिन्न ठाउँमा गएर नेपालीमा स्पिच दिन्छौँ एरोकेसनहरूतिर गर्छौँ हामीले नेपाली मिडियम स्कुलहरू राखेको छौँ हामीले वेस्ट बङ्गाल बोर्डको स्कुलहरूमा गभर्मेन्ट स्कुलहरूमा फर्स्ट ल्याङ्गुवेज नेपाली हुने गर्छ पहिलो भाषा हाम्रो मातृभाषा हाम्रो नेपाली भएको कारणले गर्दाखेरि हामी नेपालीले धेरै सम्मानित गर्दछौँ धेरै सम्मान गर्दछौँ सबै कुराको लागि हामी नेपालीमा निर्भर हुँदछौँ किनभने नेपालीले हामीलाई धेरै नेपालीका धेरै जातिहरू छन् र नेपालीमा धेरै सन्तुष्ट पाउन जातिहरू पनि भएको गर्छ नेपालीमा रहेको हरेक कुरामा सबै कुरा ठिकै हुन्छ तर नेपालीले गर्ने कतिवटा कुराहरू राम्रो हुँदैन त्यसलाई हामीले सुधार गर्नुपर्छ नेपाली भाषा एकदमै अति सुन्दर भाषा हो